म बाहेक खेतीपातीमा त हाम्रो परिवारमा चाहिँ छ सातजना छ हो अन्त

अन्त बुढोले त अब धेरै नै गर्छ नि खेतीबाली लाउने बेला भए पछि बारीहरू बाँझो मार्नु पऱ्यो मल सल बोक्नु ओर्नु त्यहाँदेखि खेताला खोजेर ल्याउनु पऱ्यो ल्याएर मकै हाम्रोतिर प्राय धेरै मात्रामा हुने चाहिँ त्यही हो मकै अन्त कोदो हुन्छ त्यहाँदेखि धान हुन्छ फापर अन्त सिम्बलीहरू त्यो त अब फलफुलमा आइहाल्यो है खेतीपाती तेती नै गर्छ भनौँ न दालहरू अलिअलि हुन्छ दाल गहतहरू छर्छ अन्त प्रायः प्रायः जस्तो हाम्रो परिवारमा सबैजना नै खेतीबालीमा रुचि नै छ भनौ अबो मलजले गर्नु ओर्नु सबैजनालाई आइडिया त छ आइडिया छ उनीहरूले काम पनि गर्छ काम गरेर कति कोही अब नानीहरूले चाहिँ ठुलोले त सोद्धैन नानीहरूले त सोध्छ मकै लाउने बेला कहिले हो कहिले धानहरू कहिले रोप्छ सोधीबस्छ अनि टाइम भएपछि यतिबेला है भन्दिनु पर्छ उनरले लगाइहाल्छ अन्त कोहीबेला

दुख बिमार हुँदाखेरि पनि अबो लु है यो लाउने बेला भयो गर है भन्नुपर्छ हुन्छ भन्छ गएर गरिहाल्छ कोहीबेला चाहिँ अब त्यही हो झारसार जिलाउनु कसरी हो के हो अलिक मसिनोहरूले चाहिँ सोध्छ उनीहरूलाई भन्यो ठासठुस पार्नु खनेर टक्टकाउनु झारहरू फ्याँक्नु भनेर सिकाइदिनु पर्छ गरिहाल्छ अन्त कोही कोही सब्जीहरूमा अब सब्जी खेतीपातीहरू लाँउदाखेरि खेतीबालीको छेउछेउतिर सागसब्जी पनि लाउँछ अब मल खेर जान्छ भनेर बस्तीतिर त त्यही हो लोभै हुन्छ अन्त छेउछाउतिर सब्जीहरू लगायो पानी लगायो अनि त्यो सबैजनाले गरिहाल्छ अरूले गरेको हेरेर पनि गर्छ गाउँबस्तीतिर यसो आफूले मात्र खेतीबाली नलगाएर अरूले लगाको छ भने त आफ्नो बारी बाँझो हुँदा त नरमाइलो हुन्छ हो अन्त अलिक अल्छे पनि भन्छ मन्छेले त्यै भएर काम पनि गर्नु परिहाल्यो आआफ्मैनोले गरिनँ भने पनि घरकोहरूलाई भनेर लु है बेला भयो है भने पछि अनि सबैले लगाउँछ गर्छ कोहीबेला घरमा बिउहरू हुँदैन बिउ छैन भने जान्छ लिन माथि हेल डब्ल्युतिर बाँड्छ हो अनि त्यति गएर मकैको बिउ मकैको सिजनमा मकै धानको सिजनमा धानको अन्त कोदोको सिजनमा कोदोको बिउहरू बाँड्छ लिएर आएर लगायो ठिक टाइम भएपछि रोपराप गऱ्यो अन्त उठाउनु काटकुट गर्नु उठाउनुहरू त परिवार अब सबै मिलेर गर्नु पऱ्यो खेतीबाली उठाउने बेलामा है मकै त अब ठकठक भाँचेर ल्याएर केलायो नङ्ग्यायो तालतिर राख्दा भयो धान त त्यसरी गर्नु हुँदैन हो खला बनाउनु लिप्नु पऱ्यो तासतुस सबै गरेर तयारी गरेर धान काट्नु पऱ्यो त्यहाँदेखि धान सान काटिओरिकन सुकाउनु पनि पर्छ हो फेरि हप्तादिन जस्तो सुकायो पाँजा राख्यो त्यहाँदेखि सुकाएर त्यहाँ बिटा बोक्नु पऱ्यो अब बिटा बोक्दा त धेरै खेताला लाग्छ अन्त खोजि हिड्हैछ हाम्रो घरकोहरू खेताला गाउँभरि गएर खेताला खोजेर लिएर आएर त्यहाँदेखि बिटा बोक्यो बिटा बोकेर ल्याएर धानमा चाहिँ साह्रै बेसी झमेला पछार्नु पऱ्यो झाँट्नु पऱ्यो हो त्यहाँदेखि झाँटिसकेर हम्काउनु ओर्नु सबैभन्दा बेसी झमेला हुने चाहिँजै धान हो अब रोप्दा पनि बारी खेत भित्ताहरू तास्नु पऱ्यो झोड्नी गर्नु भन्छ बर्खामा झोडी कति बेसी पलाउँछ हो त्यो फाँडफुँड गऱ्यो त्यहाँदेखि गोरु जोत्नु पऱ्यो हिलोआली गरेर रोप्नु त्यहाँदेखि गोडगाड पनि पार्नु पऱ्यो अन्त पाकेपछि उठाउने बेलामा पनि अब झमेला कम्ती बेसी छैन हौ त्यहाँदेखि अनि बल्ल खलामा ल्याएर पछाऱ्यो झाँटेपछि मात्र त्यहाँदेखिको हम्काएर बोरामा हालेर घर ल्याउनु पायो घरमा ल्याएर पनि काँ अनि त्यसै पकाएर खान पाइयो त अन्त कुट्नु पऱ्यो सुकाउनु पऱ्यो सुकाएर कुट्नु अहिले त अब सबै अल्छे भएको छ ओखलीमा कुट्न मान्दैन मेसिन निस्केको छ हो मिल मिलमा लगेर पिसेर लिएर आएर मात्रै खान पाउँछ सबैभन्दा अप्ठ्यारो नै धान हो खर्च पानी चाहिँ कति हुन्छ अब धानमा त अब आमामामामा मकैहरूजस्तो हैन दालहरू त अब सजिलो छ नि रोप्यो गोडगाड पाऱ्यो भोलि पर्सि उखेल्यो कुट्यो ठ्याक्कै केलाएपछि अब पकाएर खानु भइगो अन्त अब गहत पनि त्यहीँ हो उखेल्यो ल्यायो कुटकाट पाऱ्यो उसिनेर गहत चैँ अब दबाई पनि हुन्छ स्टोनमा पनि हुँदो रहेछ त्यहाँदेखि दादुराहरू आउँदा पनि खान्छ गहत गहतको झोल खायो भने धेरै राम्रो अरे राम्रो भन्दो रहेछ भन्दो रहेछ त होइन हुन्छ राम्रो हुन्छ हामीले पनि खाएको